म चाहिँ यो अब यो कोइसनमा चाहिँ म के एन्सर दिन चहान्छु भने लाइक ट्राफिक प्रबल्म एउटा हिन्ट छ एउटा टपिक छ यस्को बारेमा चाहिँ म के भन्न चहान्छु भने लाइक हाम्रो चाहिँ कालिम्पोङमै स्पेसियली अहिले चाहिँ एउटा इलेक्ट्रिक ट्राफिक लाइट लगाएको छ अहिले चाहिँ कस्तो हुन्छ भने लाइक हामी अब कहीँ यात्रा गर्न जाँदाखेरि बाटोमा आउँदाखेरि चाहिँ कालिम्पोङमा चाहिँ एकदम धेरै जाम भएको हामीले पाइन्छ जाम चाहिँ त्यहाँ एकदम धेरै हुन्छ जाम अन्त त्यो ट्राफिक त्यो सिगनललाई वेट गरिरहँदाखेरि अनि प्रायः अनि मेरो ड्युटीहरू पनि देख्दै ड्युटीमा लाइक सरहरू पनि देखिँदैन एकदम जाम हुन्छ कालिम्पोङमा लाई आजकल त अलगडासम्म जाम हुन्छ कोही कोही बेला हामीलाई धेरै असुविधा हुन्छ अन्त त्यसको लागि चाहिँ हामी के चहान्छौँ भने चाहिँ जति सक्दो चाहिँ उनीहरू ड्युटीमा ड्युटीमा बसेर आफनो ड्युटी कर आफनो ड्युटीलाई पालन गरिदिन हामी यही चहान्छौँ अनि यो प्लब प्रबलम अफ् वेस्ट डिस्पोजल इस्काबा यसको बारेमा चाहिँ म के भन्न चहान्छु भने अब अहिले धेरै लाइक हामी वरिपरि लाइक मार्केट गाउँ सहरतिर स्पेसियली सहरतिर चाहिँ हामी धेरै मैलाहरू देखिन्छ लाइक उनीहरूको लाइक इ यसमा चाहिँ म के भन्न चहान्छु भन्यो भने चहान्छु भने जति पनि प्रायः प्लेस प्लेसमा चाहिँ के राखिदिनु भने डस्टबिन जहाँ मान्छेहरूले मिन्स पेपर प्लासटिक चाहिँ आफूले युज गरेर डस्टबिनमा हाल्न सकोस् अनि प्रत्येक लाइक रोड बाटोतिर पनि एउटा न एउटा डस्टबिन लगाइ लगाइदिन चाहन् लगाइदिन म अनुरोध गर्दछु अनि वाटर स्कार्सिटी भनेको चाहिँ अहिले चाहिँ सबै प्रत्येक प्रत्येक ठाउँमा चाहिँ एकदम पानीको असुविधा हुन्छ स्पेसियली मार्केटतिर जति पनि स्टुडेन्टहरू लाइक रेन्टतिर बस्छ उनीहरूलाई धेरै असुविधा हुन्छ लाइक लाइक उनीहरूले पानी कोही बेला उनीहरू खाने पानी पनि हुँदैन अलिक गाउँ बस्तीमा त अहिले यति धेरै असुविधा हुन्छ पानीको भनेपछि लाइक बजारमा त झन् धेरै असुविधा हुन्छ र अहिले बस्तीमा पनि एउटा मैले सुनेको थिएँ स्किम आएको थियो पानीको लागि प्रत्येक घरमा चाहिँ एउटा ट्याप लगाइदिन्छ भनेर तर मैले अहिलेसम्म चाहिँ कहिले कहाँ पनि देखिनँ लाइक एभ्री टाइम चाहिँ म के सुन्छु भने नेताहरू लाइक आउँछ जान्छ जस्ट उनीहरू आउँछ भिजिट गर्छ अनि जान्छ उनीहरूले सब गाउँ बस्तीकोहरूलाई आस देखाएर जान्छ बिचाराहरू उनीहरू गाउँ बस्तीमा त उनीहरू अनपढ हुन्छ मान्छेहरू उनीहरूले जे पनि ठुलो मान्छे पढेका व्यक्तिहरूले जे पनि भन्छ उनीहरू विश्वास गर्छ अनि आसमा बसिराखेको हुन्छ तर अहिले भने मैले कहिँले पनि उन्नति देखेको छुइनँ लाइक अब म यो म एउटा इक्जामपल दिन चहान्छु म अब हामी एउटा सन्तुकमा लोवर सन्तुक एउटा भिलेजमा हामी पनि बस्छ त्यो चाहिँ यहाँ चाहिँ कच्चा रोड आएको धेरै भइसक्यो लाइक थ्री मिन्स टेन इयर्स सम्थिङ भइसक्यो यो कच्चा रोड चाहिँ लाइक टु किलोमिटर मात्रै छ अहिलेसम्म मा नेताहरूले पनि गरिदिन्छु भन्छ तर अहिलेसम्म एउटा पनि उन उन्नति भएको छैन उनीहरूले एउटा पनि गरिदिनु भएको छ प्रत्येक इयर भोट माग्न आउँछ भोट माग्नु आउनु अगाडि चाहिँ उनीहरूले भन्छ कि हामी कमप्लिट गरिदिन्छ ए गरिदिन्छ ऊ गरिदिन्छ भन्छ तर आफ्टर द भोट उनीहरूले के पनि गर्नु गरिदिँदैन उनीहरू आउनु पनि हुँदैन भिजिट पनि गर्दैन त्यसमा चाहिँ अब सबै गाउँ बस्तीहरू पनि थकित भइसकेको छ अब धेरै प्रब्लम हुन्छ गाउँ बस्तीमा नानीहरू स्कुल जानु पर्छ हिँडेर ऐ कमाने यति धेरै हिँड्छ कोही बेला वन आवर हाफ एन आवरहरू हिँडेर उनीहरू स्कुल जानु पर्छ अनि त्यो पुरा धेरै असुविधा छ यहाँ लोवर सन्तुकमा भन्ने ठाउँमा अगर हामी के भनौँ म चाहिँ नेताहरूलाई के भन्न चहान्छु भने इतना तपाईँहरू त अब राम्रो राम्रो बाटोतिर हिँड्नुहुन्छ तपाईँलाई यो प्रब्लमहरू केही थाहा समस्याहरू तपाईँ बुझ्नुहुन्न तर अ अगर तपाईँहरूको मन अब नानीहरूलाई अब उन्नति देख्न चहानुहुन्छ भने अलिकति जतिपनि ठाउँहरू छ कच्चा रोडहरू छ वहाँ चाहिँ तपाईँहरूको आँखा चाहिँ देख तपाईँले अहिले आँखा निक्कै ठुलो आँखाले खोलेर चाहिँ देखिदिनुहोस् भनि अनुरोध गर्दछु